ए तपाईँ श्रेयाको ममी बोल्नु भएको ए म श्रेयाको मिस बोलेको कि क्लास टिचर अन्त उसको हामी त्यो फर्स्ट टर्ममा अलिकति उसको मार्क्सहरू कम्ती आएछ म्याचमा अन्त हामी एक्सट्रा क्लासेस गराउनु भनेर सोचेको नि आफ्टर स्कुल हजुर अरू सब्जेक्ट्स राम्रै छ माक्सहरू म्याचमा मात्रै अलिकति कमजोरी रहेछ नि त अनि त्यही भएर चैँ चालिस मिनेटको एक्सट्रा क्लासेस गराउनु भनेर हजुर हजुर अब नेक्स्ट विकदेखि गराउने कि अन सेकेन्ड टर्मको अगाडिसम्म अन्त घरतिर सब राम्रै पढ्छ उ हजुर हजुर म्याचमा चै अलिकति घरमा हजुर घरमा पनि अलिक राम्ररी गाइड गरिदिनुहोस् न हुन्छ हुन्छ ए हजुर हजुर होइन आफ प्रोब्लम त हुँदैन होला नि राति त्यस्तो घर ल्याउनु के गर्नुहरू त है ए हजुर हुन्छ तपाईँलाई ठिकै हुन्छ होला नि अब हामी त गराउनै नानीकै लागि राम्रो होस् भनेर गराएको मात्रै हो सेकेन्ड टर्मको अगाडिसम्म गराउँछु अब हेरौँ न के कसो हुन्छ त्यसको बादमा चाहिँ उसको रिजल्टहरू हजुर हजुर हजुर हजुर हजुर स्कुलमा पनि राम्रै छ डिसिप्लिनहरू पनि राम्रै छ सबै उसको कि अन्त उ म्याचमा मात्रै अलिकति कमजोर छ त्यसमा मात्रै उसले अलिकति वर्क गर्नु पर्छ नि अरू सबै राम्रै हुन्छ हजुर अँ त्यही विक हुन्छ र नानीलाई अब त्यही राम्रो होस् भनेर चाहिँ अलिकिति गाइडेन्स हाम्रोबाट हुन्छ त्यति गर्नु चाहिँ अब तपाईँकोबाट पर्मिसन मात्रै चाहिएको थियो कि अन्त नि अब नेक्स्ट विकदेखि उसको नाम हालिदिँदा हुन्छ है एक्सट्रा क्लासेसको लागि ए हुन्छ हुन्छ तपाईँलाई थ्याङ्कयू त्यसो भए हुन्छ हुन्छ अलिकति गाइड चाहिँ गरिदिनुहोस न हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू